म बुढाबुढी भएँ अब मेरो सानो दोकान छ म त्यही दोकानलाई बढाउँछु अब म यत्रो उमेर पुगेपछि मैले भविष्य केही खोज्ने मलाई कुरा आएन भविष्य बनाउँ मलाई कुरा आएन एउटा गाडी छ त्यही गाडी बढाउँ भन्दैछु ड्राइभर राखेको छु मेरा छोरालाई पढाउँदैछु त्यही छोराले पढेर नोकरीचाकरी पायो भने मलाई त्यही नै ठिकै छ दोकान पनि अलिअलि सुरुबुरु चल्छ त्यही दोकानलाई नै बढाउन खोज्दैछु एउटा ड्राइभर खोज्दैछु एउटा गाडी त छ अर्को गाडी पनि ल्याउँ भनेर त्यही नै मलाई अब ठिकै छ यति अब हामी आमा छोराको आमा छोरा छौँ त्यति भएदेखि हामीलाई अलिअलि भइराखेकै छ विशेष कुरा चाहिँ मैले छोरालाई पढाउनु छ छोराछोरीले नै केही छोराले नै कोही गरिदियो भने मलाई त्यसमै सन्तोष सन्तोक छु म त्यही नै हो मेरो भविष्य